हजुर विशेष गरी गाउँ घरमा मलाई के लाग्दैछ भन्दाखेरि हामीले अलिकति आध्यात्मिक दिशातर्फ मान्छेलाई अग्रसर गराउनु पर्छ होला भन्ने एउटा सोच बनाइराखेको छु है तपाईँको पनि एउटा के छ सोच त्यो राखिदिनुहोस् र विशेष गरेर हाम्रोमा अहिले एउटा आध्यात्मिक दिशातर्फ मानिसहरू अग्रसर नभएको कारणले गर्दा हाम्रोमा एउटा विकृति पनि आइराखेको छ समाजमा नशालु पदार्थहरू पट्टि नानीहरूको एउटा कुलत बढेर गइरहेको छ हाम्रो धर्म संस्कृति परम्परातिर नानीहरूको ध्यान अहिले आकृष्ट हुन सकेको छैन यो कारणले गर्दा हामीले एउटा वेद पाठ अथवा श्रीमद् भागवत कथा अथवा कुनै पनि एउटा धार्मिक एउटा प्रवचन कुनै कार्यक्रमहरू आयोजना गर्न सक्यौँ भनेदेखि त्यसको एउटा सकारात्मक प्रभाव समाजमा नागरिक समाजमा हाम्रो संघ संस्थानहरूमा अनि विद्यार्थीहरूमा आउने यो युवा पिँढीमा पनि पर्छ होला जस्तो मलाई लाग्छ र यो दिशामा तपाईँ हामी सल्लाह गरेर काम गर्न सक्यौँ भनेदेखि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ तपाईँहरूको के छ मत

जरुरी छ हजुर हजुर हजुर हजुर हजुर हराइसक्यो हजुर हजुर हजुर हजुर ठिकै हो ठिकै हो हवस् हवस् हजुर एकदमै राम्रो सुझाउ राख्नुभयो तपाईँले राम्रो सुझाउ राख्नुभयो हजुर मेरो विचारमा पनि त्यही लाग्छ किनभने मानसिक रूपमा मान्छेको जुन सोच छ त्यो सोचमा चाहिँ परिवर्तन आउनुपर्छ र त्यो परिवर्तन ल्याउन लागि चाहिँ आध्यात्मिक एउटा गुरुहरू राम्रो असल व्यक्तिहरूलाई निम्त्याएर उहाँहरूको माध्यमबाट हामीले एउटा राम्रो प्रकारले व्याख्या गर्न सक्यौँ भने हाम्रो सनातन परम्परा सनातन धर्म हाम्रो विचार हाम्रो संस्कारहरूको बारेमा पनि बताउन सक्यौँ भनेदेखि अवश्य नै यो विकृतिहरूबाट चाहिँ हामी बाँच्न सक्छौँ होला र त्यसको एउटा प्रभाव समाजमा पर्छ अनि तपाईँले भन्नुभएको जस्तो केवल युवा पिँढीलाई मात्र होइन विद्यार्थी नानीहरूलाई मात्र होइन बुजुर्गहरूमा पनि त्यो एउटा प्रभावको खाँचो छ भन्ने कुरा जुन तपाईँले राख्नुभयो त्यो एकदमै राम्रो विचार तपाईँले राख्नुभयो र बुजुर्गहरूमा पनि नागरिक समाजमा पनि यो कुराको प्रभाव हामीले पार्नको निम्ति चाँढै नै हामीले यस्तो खाल्को अनुष्ठान आयोजना गर्ने दिशामा कोसिस गरौँ हजुर हजुर हुन्छ हवस् हवस्